दार्जिलिङ जिल्लाको किंवदन्ती भन्नु पर्दाखेरि विशेष महाकाल डाँडाको विषयमा एउटा किंवदन्ती छ यो दार्जिलिङ कालिम्पोङ एरिया निश्चय पनि लेप्चाहरूको जगा हो लेप्चाहरूले राज गरेको जगा हो त्यो भन्दा पहिला यहाँ मान्छे नै थिएन त्याहाँदेखि बिस्तारै बिस्तारै बिस्तार नेपालीहरू गोर्खाहरू आउन थालेका हुन् त्यो भन्दा अगाडि जब लाप्चेहरू यहाँ थिए त्यति बेला यिनीहरूको गुम्बाहरू ठाउँ ठाउँ ठाउँहरू थुम्का थुम्कामा थिए ती मध्ये महाकाल डाँडामा पनि यिनीहरूको गुम्बा गुम्बा त होइन एउटा गुम्बाको रूपमा उहाँ पूजा गर्ने स्थल थियो जो अहिले पनि महाकालकै साइडमा छेउमा एउटा लामाहरूले गर्ने एउटा ठाउँ छ जुन चाहिँ बुद्धिस्ट बौद्ध परम्पराले पूजा गरिन्छ त्यो ठाउँ चाहिँ वास्तवमा उहिले लेप्चाहरूको पूजा स्थल थियो जब पृथ्वीनारायाण शाहको पालामा पाँडे काजीले पश्चिमबाट पूर्व जित्दै जित्दै जित्दै विजय प्राप्त गर्दा गर्दै गर्दै आएर टिस्टा नाघेर दार्जिलिङलाई पनि आफ्नो कब्जामा लियो तब यहाँ निश्चय पृथ्वीनारायाणकौ शाहको आदेशमा हुनु पर्छ त्यहाँ एउटा मन्दिर बनाउनु पर्छ भन्ने आदेश पाए पछि तत्कालीन पण्डितहरूले त्यहाँ महाकाल डाँडाको मन्दिर स्थापना गरेर तथापि उनीहरूले लेप्चाहरूको त्यो ठाउँलाई पुरै फ्याँकेर महाकाल डाँडा स्थापित गरेन तर छेउमा उनीहरूको स्थान राखेर आफ्नो पनि महाकाल डाँडा स्थापना गरेको हो भन्ने एउटा किंवदन्दी छ सायद त्यो हुनु सक्छ नहुनु सक्छ पुर्खा पिता पुर्खाबाट सुन्दै आएको विशेष यो गाउँ बस्तीमा यो किंवदन्ती अहिले पनि प्रचलनमा छ यो महाकाल डाँडाको किंवदन्ती भन्नु पर्दा चाहिँ मेरो सुनाइमा चाहिँ यस्तो छ